हाम्रो समुदायका जातीय पोसाकहरू चाहिँ धेरै नै छ जस्तै नेपा छेत्री छेत्रीहरूको चौबन्दी चोलो ढाका साडी र केटाहरूकोमा चाहिँ टोपी ढाका टोपी दौरा सुरुवाल दौरा सुरुवालहरू छ अन्त लेप्चा भोटेहरूको चाहिँ बक्खु बक्खुहरू छ अन्त ढाका चौबन् साडीहरूमा चाहिँ गरगहना गरगहना लगाउँने गर्छ जस्तै नौगेडी तिल तिलहरी शिरबन्दी कान कानको ढुङ्ग्री यस्तो लगाएर लगाउँछ त्यो सबै गरगहनाहरू लगाएर हिँड्दा धेरै नै राम्रो राम्रो देखिहाल्छ सबै जातिको आफ्नो आफ्नो पोसाकहरू लगाउँने गर्छ भोटेहरूले बक्खु लगाउँछ लेप्चाहरूले आफ्नै आफ्नै जातको पोसाकहरू लगाएर हिँड्ने गर्छ र हामी छेत्री बाहुनहरूले चाहिँ ढाका ढाका टोपी केटाहरूको ढाका टोपी दौरा सुरुवाल र केटीहरूको चौबन्दी चोलो साडी गरगहनाहरू लगाएर हिँड्ने गर्छ